हेलो सुनिनँ हौ मैले त अलिक अलिक भोइस ठुलो भन

भन न के छ मेरो हातमा छ नि मान्छे त जति पनि छ कि तर अब त्यो कति हो कति बनाउनु पर्ने कति फुटको कति घरको अब कति छ अन्दाजमा अब त्यो सबै मिलेर चाहिँ अब दिनभरि लाग्ने कुरा दुई दिन तिन दिन कति लाग्छ अब त्यसको हिसाबमा तिमीले कस्तो प्रकारले पैसा दिने हो काम गर्नेलाई चिजबिज तिमी आफैँले किनेर दिने हो कि हामीले दिनु पर्ने चिजबिज त्यो चिजबिज पनि हुनु पऱ्यो नि त सर सामान पनि हुनु पऱ्यो सामान हामीले दिनु पर्ने कि अब घरबाट दिने कि

अब त्यो मिल्नु पऱ्यो नि राम्रो त राम्रो त एकदम जग् जग् परेको छ नि त्यहाँ अब काम त अब जग् जग् परेको छ नि अब मान्छे हेरेर नै थाहा पाउँछ नि राम्रो राम्रो एकदम अन्त

भने पछिलाई चाहिँ एक महिनाको काम छ त्यो एक महिना हत्तेरी किन नसक्नु हौ काम मेरो गर्ने एकदम सिपालु सिपालु काम गर्ने छ मेरो कारिगर त हत्तेरीका काम उसको काम हेरेर चाहिँ कम्पनी फेल हुन्छ कम्पनी भन्दा दामी काम गर्छ यस्तो हो नि त उसले काम गरेको अनुसार चाहिँ दाम पनि लिन्छ अब काम पनि यति राम्रो गर्छ अब कम्पनीको भने हुन्छ नि त्यस्तै खाले चिज पनि उसले चिन्छ नि यो चिज राम्रो यो नराम्रो यो खप्छ यो खप्दैन उसले कम्पनीको काम अब त्यो

दोकानमा दोकानमा गएर चिजबिज हेर्नु पनि ऊ सिपालु छ यो चिज चाहिँ चल्दैन भनेर दोकानमा गएर यो चिज दिनु नि यो चाहिन्छ यो चाहिन्छ चिजबिज नि सामान किन्नु पऱ्यो भने त उसलाई लानु पर्छ चिज औ भन न अन्त सुनिरहेको छु त सुन्दैछु नि भन न के छ मैले भनिसकेँ त भयो